मैले अनलाइन कम्पिटिसनमा भाग लिएको थिएँ त्यति बेला जति पनि एउटा मान्छेहरूलाई उत्साह गर्नु स्टुडेन्टलाई अब जोस्याउनुको लागि अनलाइन थ्रु जति पनि कम्पिटिसन एस्से राइटिङ जति पनि हुन्थ्यो एस्से राइटिङ भयो यो ड्रोइङ भयो पेन्टिङ भयो मैले पनि ड्रोइङमा स्केच पेन्सिल ड्रोइङमा भाग लिएको थिएँ त्यो चाहिँ मलाई चाहिँ चर्चको थ्रुबाट आएको थियो एउटा मेसेजमा है अन्त मैले पनि त्यसै बनाएको थिएँ एउटा राम्रो ड्रोइङ नै बनाएको थिएँ तर त्यो चाहिँ अल ओभर लाइक कलकत्ता कलकत्ता रिजनभरिको लागि थियो चर्चको थ्रुबाट आएको थियो त्यतिमध्येमा चाहिँ अब मलाई खुसी छ कि मलाई सेकेन्ड पोजिसन प्राप्त गरेको थिएँ है तर त्यसको प्राइज पनि थियो दुई हजार जस्तो है दुई हजार दुई हजार नै थियो अन्त त्यो प्राइज पनि मैले जितेको थिएँ र यस्तो कम्पिटिसनहरू हाम्रो उयसमा भई नै बस्थ्यो है अहिले पनि हु हुने गर्दछ चर्चको थ्रुबाट अनलाइन कम्पिटिसन पेन्टिङ ड्रइङ एस्से राइटिङहरू भई नै बस्दछ